हल्लो गुड मर्निङ म्याडम भन्नुहोस् न ठिकै छु हजुर हजुर

हजुर तपाईँको सब्जेक्ट चाहिँ म्याथमेटिक्स ए अनि तपाईँहरूले के कस्तो प्रकारले गराउनु हुँदैछ नानीहरूलाई इक्जामको लागि लेसन प्ल्यानिङ तपाईँहरूले गर्नु हुँदैछ कि के गर्नु हुँदैछ टपिकहरू तपाईँहरूले चुज गर्नुभएको छ कि छैन यो विषयमा अब यतिवटा म टपिकमा म इक्जाम गराउने छु भनेर पनि त एउटा प्ल्यानिङ हुन्छ नि त्यो गर्नुभएको छ तपाईँहरले रेडी गर्नुभएको छ

हजुर हजुर हुन्छ तपाईँहरूले अब टपिक कतिवटा अहिले अहिलेसम्म कतिवटा टपिकमा अब तानिसक्नुभएको छ नानीहरूलाई पढाइसक्नुभएको छ त्यो यसमा अब मेन मेन तपाईँहरूलाई अब तपाईँहरूलाई थाहा हुन्छ नानीहरूलाई अब कस कस्तो प्रकारको नानीहरूले गर्न सक्छ कस्तो क्वेस्चन चाहिँ नानीहरूले अब गर्नु सक्छ त्यो त्यो नै सब हेरेर त्यो टपिकलाई हेरेर र त्यहाँबाट क्वेस्चनहरू सेलेक्ट गरेर एउटा लिस्ट तयार गर्नुहोस् न अनि मलाई देखाउनुहोस् एकपल्ट म एकपल्ट हेर्छु अनि त्यो बादमा म तपाईँलाई फाइनेल म भनिदिन्छु नि ल फाइनेल के अब कस्तो प्रकारले गर्नुपर्छ के त्यसमा मिलेको छैन त्यो कुरो म तपाईँहरूलाई बताउने छु नि

हुन्छ हुन्छ